र हाम्रो गाउँमा चाहिँ है सबैले आफ्नो आफ्नो बारीमा साग सब्जीहरू बिरुवाहरू होइन धेरै प्रकारको बिरुवाहरू रोप्ने गर्छ है र म चाहिँ खुदै एउटा किसान परिवारको एउटा छोरा हो र म पनि खेतीहरू गर्छु है अन्त म चाहिँ मेरो बारीमा के के हाल्छु के के के को खेतीहरू गर्छु भन्दा चाहिँ मेरो बारीमा मैले धेरै गुवाहरू हालेको छु है त्यो गुवा गुवाहरू मैले लगभग पाँच सौ बोटहरू हालेको छु र त्यस बोट त्यो गुवाहरू द्वारा मलाई पनि धेरै किसिमको हेल्प भइरहेको छ है मेरो घरमा एउटा फाइनेन्स एउटा पैसा पैसा पुऱ्याउनु है मेरो घरमा लाग्ने पैसाहरू त्यस गुवाले पनि मलाई धेरै हेल्प पुऱ्याइरहेको छ त्यो खर्चाहरूमा पनि र मेरो गुवाले चाहिँ सालमा कति दिन्छ भने चाहिँ मेरो गुवाले मलाई सालमा लगभग तिस चालिस हजारको फल दिने गर्छ र गुवाको साथै मेरो बारीमा मैले धान रोप्ने गर्छु र धानहरू रोप्नुको लागि पनि धेरै मेहनतहरू चाहिन्छ म बर्खामा पानी परे पानी परेको बेला धानहरू रोप्ने गर्छु र धान रोप्नलाई खेतलाहरू चाहिन्छ धेरै मानिसहरू चाहिन्छ र त्यस त्यो मानिसहरू बोलाएर म धानहरू रोप्छु र धानहरू साथ साथै धानको सिजन गएपछि म मेरो बारीमा कोदो पनि रोप्छु र कोदो कोदोको बिरुवाहरू एउटा बारीमा कोदोको बिजनहरू छर्छु त्यो बिजनहरू हुर्क्यो साथै ती बिजनहरूलाई मेरो बारी जोतेर खनेर त्यो बारीमा म कोदोको बिजनहरू हाल्छु र कोदोको बिजनहरूको साथ साथै कोदो रोपिसकेर त्यसको फलहरू उठाइसकेर म फेरि मेरो बारीमा मकैहरू रोप्छु मकैहरू रोप रोप्दा पहिला बारीहरू जोत्छु र बारीहरू जोतेर त्यसमा फेरि एकपल्ट बारी जोत्दा नै मकैको बिरुवा म हाल्छुँ र मकैको बिजनहरू हालेपछि त्यो मकै हुर्किन्छ मकै हुर्केर एक एकपल्ट त्यो मकैलाई गोड्नुपर्छ र त्यो मकै गोडे्र हुर्किन्छ र त्यसले फल दिन्छ त्यो फलहरू पनि उठाउने उठाउने गरेको छु र मकैहरूको साथ साथै है धान कोदो मकै गुवाहरूको साथ साथै म मेरो बारीमा साग सब्जीहरू पनि रोप रोप्ने गर्छु साग सब्जीहरू म आफूले आफूले उब्जाएकै साग सब्जी म खाने गर्छु र म बाहिरतिरबाट साग सब्जीहरू लिने गर्दिनँ है आफूले उब्जाएको साग सब्जीहरू खान नै मलाई एकदमै राम्रो लाग्छ घर साथ साथै मेरो बारीमा नरिवल छ त्यस नरिवलले वर्षै वर्षामा एकखेप फल्ने गर्छ र त्यो फलहरू आधा म बेच्ने गर्छु र आधा घरतिरै चलाउन अथवा घरमै खाने गर्छु र नरिवलको साथ साथै म मेरो बारीमा बाँसहरू छ मेरो बारीमा बाँसको लगभग त्यस्तै छ सौदेखिको सात यौ झ्याङहरू मैले रोपेको छु र त्यो बाँसहरूद्वारा पनि मलाई धेरै हेल्प हुन्छ म त्यो बाँसहरू मेरो बाख्राको खोर भयो सुँगुरको खोरहरू बनाउनुमा म बनाउँदाखेरि म युज गर्ने गर्छु बाँसको साथ साथै मेरो बारीमा आँपको पनि बोटहरू छ मेरो बारीमा तिनवटा आँपको बोट छ त्यो आँपको बोटहरूले मलाई मलाई मेरो परिवारलाई एउटा वर्षमा एउटा चाहिने फल दिन्छ र त्यो फल म बेच्ने गर्दिनँ र म त्यो फलहरू घरमै खानेगर्छु र खेती पातीको साथ साथै है फल फुलहरू पनि म रोप्ने गर्छु मेरो बारीमा आँपको साथ साथै लिचीको बोट पनि छ त्यो लिचीको बोटले पनि एकदमै राम्ररी फलिरहेको छ र म चाहिँ यस्तो म चाहिँ यस्तो व्यक्ति हो जुन व्यक्तिले चाहिँ किसानको छोरा भएर होला म चाहिँ आफूले आफूमा नि यो बिलिभ गर्छु कि आफूले खाने कुराहरू चाहिँ ति सक्दो चाहिँ घर आफ्नो घरको बारीतिर बाटै उब्जाएर खाएको राम्रो हो र बेचे पनि एकदम शुद्ध शुद्ध फल फुलहरू उब्जाएर शुद्ध साग सब्जीहरू उब्जाएर एकदम शुद्ध धान मकैहरू उब्जाएर त्यसलाई आफै सेवन गर्नु अथवा दोकानतिर बेच्नु एकदमै राम्रो हो